हलो भाइ अँ भन न ए अँ अँ आउनु नि भाइ अँ थाहा छ नि है मेरो त्यो जिम त देखेको छ भाइले अँ त्यही हो त्यही हो छ नि हो भाइ मेरो मल्टी जिम हो नि मल्टी जिम हो मेरो कि त्यहाँबाट म ट्रेनर पनि हो म सिकाउँछु पनि अब कसरी गर्नुपर्ने त्यो होइन मैले सिकाउँछु नि ए तिम्रो त भाइ छ महिना मेरोमा गऱ्यौ भने त एब्सहरू डल्लो निकालिदिन्छु नि सिक्स प्याकहरू निस्किन्छ नि भाइको भुँडीसुँडी गएर पनि सिक्स प्याकहरू निस्किन्छ बोडी त फिट दामी हुन्छ नि भाइ भोलिदेखि नै आए पनि हुन्छ हुन त भोलिदेखिन् आएर अब अर्को महिनाको उसमा यही महिनामा तिमीले पैसा बुझाउनुपर्छ हो त्यसो गर्दा पनि हुन्छ महिना ठिक छ अब एक तारिकदेखिन् दुई तारिकदेखिन् भन्दै त्यस्तो हुँदैन अब यो जिममा त भाइले इच्छा लागे अब तिमीलाई एक तारिकसम्म पर्ख भनेर फेरि एक तारिकपछि तिमी जिमको इच्छा मर्नु पनि सक्छ तिमीलाई होइन अनि त कुनै पनि कुरा चाहिँ इच्छा हुँदैखेरि गरिहाल्नुपर्छ के अनि त अब भाइ भोलिदेखिन् आउनु नि अनि त पैसा नि सस्तो छ मेरोमा टाइमिङ टाइमिङ त त्यही हो भाइ बिहान मेरो खोल्नु चाहिँ म पाँच बजेदेखिन् खोल्छु कि अनि त बेलुका चाहिँ म चार बजेदेखिन् खोल्छु त्यही त मेरो मन्थली चाहिँ हजार रुपियाँ छ हो भाइ अँ हजार रुपियाँ महिनाको लाग्छ हो त्यहाँबाट तिमीलाई अब जिममा आएर कन्टिन्युस गरिसकेपछि एक दुईवटा कुराहरू चाहिँ किन्नुपर्छ त्यो बेल्टहरू किन्नुपर्छ त्यो बेल्टहरू चाहिँ तिमीले किन्नुपर्छ त्यो चाहिँ त्यो जिममा आऊ न त्यसपछि म तिमीलाई म उस गर्छु किनभने त्यो प्रोटिनहरू चाहिँ खासमा त्यो तिम्रो बोडी हेरेर हुन्छ के तिम्रो कस्तो खालको बोडी छ अब तिमीले त्यहाँबाट कति चाहिँ एक्सर्साइज गर्छौ होइन त्योअनुसारले तिमीलाई त्योहरू दिनुपर्छ ल भाइ ल भोलि भेटौँ ओके